पश्चिम बङ्गाल पहिला एउटा ठुलो राज्य थियो पहिला गोराहरूले गर्दा पश्चिम बङ्गाल छुट्टिएर एउटा छोटा सा राज्य भयो सानो राज्य भयो अनि यसले वातावरणले पनि धेरै प्रभावित गरेको छ यसको चित्रलाई पनि वातावरणले धेरै प्रभावित गरेको छ जस्तै भूकम्प भूकम्पले यसलाई धेरैपल्ट तर्साएको छ यो जमिनलााई अनि यसको नक्सालाई अलिक टेडोमेडो बनाउने काम पनि गरेको छ भूकम्पले पानी पर्नु बाढ आउनु यो डल्लै कुराले गर्दा पश्चिम बङ्गालको चित्र अलि एताउति भएको छ